हजुर दा तपाईँ डेलिभरी दा बोल्नुभएको के भन्छ मैले सामान अर्डर गरेको थिएँ हजुरलाई अहिलेसम्म के भन्छ सामान अर्डर गरेको थिएँ मैले सामान अर्डर त मोबाइलमा देखाउँदै छ उताबाट पठाएको पनि छ सामान तपाईँले अहिलेसम्म ल्याइदिनु भएको छैन सामान त के गर्नुभएको तपाईँले भन्नुहोस् त सामान अहिलेसम्म आइपुगेको छैन यहाँ मेरोमा कति टाइम लाग्छ के लाग्छ त्यो फोनसोन पनि गर्नुभएको छैन एकपल्ट जनाउनु त पर्छ आएको छ आएको छैन भनेर